हेलो फ्लिपकार्ट कस्टमर केयरबाट बोल्नु भएको मेरो नाम राम बाबु राई हो एक हप्ता अगाडि मैले एउटा अर्डर गरेको थिएँ कि सुज अहिलेसम्म आइपुगेको छैन त पाँच तारिकको एड्रेस डेट थियो हो अहिलेसम्म आएको छैन

मेरो फोन नम्बर सेभेन थ्री एट फोर जिरो फाइभ एट थ्री फोर टू हजर होइन त्यो दिन म घरमै थिएँ त हजुर

त्यो दिन मेसेज पनि आएन हजुर पिन कोड सेभेन थ्री फोर वान जिरो टू हजुर मेरो पैसा पनि काट्यो पाँच सय पाँच सय रुपियाँ त्यो दिन तर सामान चाहिँ आइपुगेको छैन डाटा डाटा इस्युस त केही थिएन दा हजुर मैले के गर्नु पर्नेमा मैले फ्लिपकाटमा कम्प्लेन पनि गरेँ हो मेरो सामान तर अहिलेसम्म आइपुगेको छैन हजुर

पैसा रिटर्न हुन्छ मेरो ला हुँदैन दा

ए मेरो सामान बजारमै छ त्यो नम्बर पाउनु सक्छु डेलिभरी बोयको

ए पर्दैन म बजार जानु ए हुन्छ कहिले आइपुग्छ होला एक हप्ता लाग्छ हुन्छ थ्याङ्क यू सो मच